हेलो म मलाई अलिकति टेबल चियरहरू चाहिएको थियो अनि ए हे मलाई त टेबल चाहिएको थियो एउटा पच्चिस सौ तिन हजारमा कति कतिसम्म को हो चियर चाहिँ चियर चियर चार पिस गरेर नि त अनि मलाई काठको दैलो चाहिएको थियो काठको कतिसम्म पर्छ कतिसम्म त्यो पनि चाहिएको छ हौ मलाई एक पिस अनि टेबल एउटा चाहियो अनि चियर अनि दैलो चाहिएको थियो दरवाजा अनि फोल्डिङ खाट छ कि छैन हौ फोल्डिङ खाट फोल्डिङ खाट पनि चाहियो हौ मलाई एउटा फोल्डिङ खाट त्यही हो साढे पाँच छ हजार कति पर्छ त अनि ए ल ल मलाई आठ नौ हजार

ए ल ल मलाई पठाइदिनु होस् त ल ल राईमटाङ हजुर फोल्डिङ खाट